हजुर हजुर हजुर होइन हौ मैले त राम्रै सिलाइदिएको त हौ अन्फिट भएछ अनि तपाईँ नै हो फिफ्टिन अगसको लागि हतार हतार गर्ने अन्त मैले त हुनु त जति सक्दो त मैले त्यही नापमै सिलाइदिएको हो होइन होइन मैले होइन यहाँ सुन्नुहोस् न मैले पनि त्यो कति कारिगरहरू राखेको छु कि त अब एक्लैले नभ्याउने यो फिफ्टिन अगस्तमा भएर थुप्रैजना तपाईँ जस्तो थुप्रैजना नयाँ आएको थियो र आएको छ र सिलाउनु पनि मैले सबैको नै राम्रै सिलाइ दिँदैछु अहिलेसम्म त त्यस्तो कम्प्लेन त छैन

हजुर हजुर हजुर ततपाईँ कहाँबाट बोल्नुभएको तपाईँ कहाँबाट बोल्नुहुँदैछ कालिम्पोङ कहाँनिर भन्नुहोस् त ए होइन होइन त्यहाँ साङ्से हो हो एउटा त आएको थियो तर मैले त्यो कति तारिक लानु भएको थियो भन्नुहोस् त चौध तारिक चौध तारिक सायद तपाईँले एकपल्ट तपाईँले लिएर आउनुहोस् त्यो कपडा होइन त्यो कपडा ल्याएर म एकपल्ट हेर्छु मैले सिलाएको हो भने अब म तपाईँलाई भनिहाल्छु

हो हजुर

हजुर हजुर हजुर तपाईँको त्यो कम् कम्मर कम्मर टाइट भयो होला सायद हजुर हजुर हजुर एकपल्ट तपाईँले ल्याएर आउनुहोस् होइन मैले पनि यहाँनिर कारिगरहरू थुप्रै राखेकोले गर्दाखेरि सायद गल्ती भयो हुनु सक्छ तर तपाईँ कहिलेतिर चाहिँ आइपुग्नु हुन्छ त्यसो भने त्यो कपडा लिएर आइदिनुहोस् न त हस् हजुर

तपाईँ हजुर हजुर होइन होइन तपाईँले एउटा धु तपाईँले यसो गर्नुहोस् न तपाईँ रिसाइ न हाल्नुहोस् न कोहीबेला त्यस्तै गल्ती भइहाल्छ नि त्यो अब कारिगरहरू राखेको छु त त्यो कारिगरहरूले सायद त्यो अब मिस्टेक गरिदियो होला दाजु तपाईँ रिसाइ न हाल्नुहोस् न तपाईँ लिएर आउनुहोस् तपाईँलाई म त्यो सोझ्याएर बनाएर पठाइदिन्छु नि त फिफ्टिनभन्दा अगाडि रेडी पारिदियो भने भयो होला नि त दाजु तपाईँलाई होइन होइन दाजु तपाईँलाई फिफ्टिन अगस्त बादमा पनि काम लागिहाल्ने कुरो हो त हजुर हजुर हजुर हजुर हजुर होइन होइन दाजु फी फी हामी लिँदैनौँ कि दाजु त्यो सामान चाहिँ लिएर आउनुहोस् र हामी बनाएर चाहिँ पठाइदिन्छ नि त हुन् हु हुन्छ दाजु हुन्छ रिसाइ